प्रायः जस्तो हाम्रो गाउँ बस्तीमा बस्ने नानीहरू विद्यार्थीहरूले चाहिँ गाउँदेखि धेरै टाडो अथवा अन्य ठाउँमा चाहिँ अन्य ठाउँहरूको हाई स्कुलहरूमा आफूले शिक्षा आर्जन गर्न जाने गर्दछ किनकि गाउँठाउँमा त्यस प्रकारको आफूले पढ्ने विद्यालयहरू उपलब्ध हुँदैन अथवा सरकारको पनि नजर परेको हुँदैन र अन्य ठाउँहरूमा चाहिँ विद्यार्थीहरू जाने गर्दछ र केही त्यसमा बसहरू पनि गाडीहरू अथवा यातायात तिनीहरूलाई ल्याउने लाने सुविस्ताहरू कतिवटा ठाउँहरूमा छन् तर सबै ठाउँहरूमा छैनन् र यसले धेरैवटा समस्याहरू पैदा गर्न सक्छ विद्यार्थीहरूको निम्ति र कतिपय ठाउँहरूमा छन् भने कतिपय ठाउँहरूमा चैँ यो बसहरूको सुविस्ता छैन एउटा गुण गुणस्तरीय प्राथमिक शिक्षा पाउन चाहिँ हामीलाई अहिलेको समयमा अलिक गारो छ किन भन्दाखेरि हामीले एउटा योग्य शिक्षक योग्य शिक्षा दिने एउटा व्यक्तित्व हामीले पाउँन अलिक गारो पर्छ र यस्को चुनौतीहरू धेरै छ र यो चुनैतीहरू मध्येमा एउटा राम्रो राम्रो सोच राम्रो शिक्षा राम्रो आचार राम्रो व्यवहार राम्रो शिक्षा आर्जन गरेर एउटा योग्य शिक्षकहरू हामीले पाउन सक्यो भने चाहिँ अझ यो प्राथमिक शिक्षाहरू चाहिँ शिक्षाको यो शिक्षा शिक्षा स्तर चाहिँ अझै बढेर जान्छ र यो चुनौतीहरू चाहिँ हाम्रो समाजमा छ यो शैक्षिक क्षेत्रमा चाहिँ